म कहीँ गएको बेलामा होइन यसो विश्राम कक्ष कि नभए पेट्रोल पम्प कि खाना अर्डर गर्दाखेरि ढि ढिलो आएर त्यस्तो के भएर चाहिँ मैले प्रोब्लम फेस गरेको छुइनँ अहिलेसम्म यस्तै हो कोही बेला बाटो बिग्रेर कि हिउँले ब्लक गरेर कहीँ जानु नपाएर त्यस्तोहरूमा चाहिँ मैले प्रोब्लम फेस गरेको छु हो अनि एकपल्ट चाहिँ म हस्पिटल गएको बेलामा त्यहाँनिर चाहिँ त्यो के के टेस्टहरू गर्दा त्यो रिपोर्टहरू पर्खिँदा तेतिखेर चाहिँ म ढिलो घर आउँदाखेरि मलाई गाडीले छोडेर घर आएको थियो हो तब चाहिँ मलाई अलिकति समस्या चाहिँ भएको थियो र त्यस्तै हो कोही बेला पानीहरू ज्यादा परेर बाटोहरू बिग्रेर पैह्रोहरू आएर त्यस्तोहरू त्यस्तोहरूमा कहीँ जानु नपउँदाखेरि चाहिँ मैले प्रोब्लम फेस गरेको छु अलिकति तर अहिलेसम्म खानाहरूमा यस्तो होटलहरूमा या पेट्रोल पम्पहरूतिर चाहिँ मलाई केही प्रोब्लम भएको छैन